अब हामीले अब हामी पनि अब नेपाली हौँ नेपाली तर अब नेपलीमा पनि अब धेरै जात छ भित्रीभित्री जस्तै तामाङ राई लिम्बु भोटे लेप्चा गुरुङ मगर नेवार यस्तो तर अब म चाहिँ तामाङ पऱ्यो म चाहिँ तामाङको छोरो भएर अब म चाहिँ तामाङ मेरो जात चाहिँ तामाङ हो छ आफ्नो आफ्नो जातीय अब आफ्नो आफ्नो जातको जातीयताहरूमा गरिन्छ आफ्नो आफ्नो उयोहरू कल्चरहरू जस्तै अब हाम्रो तामाङको हो भने एक नम्बरमा हामीलाई लामा चाहिन्छ सब कुरो गर्नुको लागि लामा एक नम्बर लामा चाहियो त्यहाँदेखि दुई नम्बर अब भनौँ झाँक्री धामी हाम्रो भाषामा बन्बो भन्छ उहाँहरू उनीहरू चाहियो त्यहाँदेखि बाजे अब बाजेहरूले उयो गर्ने बुढोपाकाहरूले अब ताम्बा गर्छ ताम्बाहरूले डम्फू बजाएर गीत गाएर डम्फू बजाएर कतिवटा सेलोको भाकामा अब कतिवटा पाठपूजाहरू पनि गर्छ त्यस्तो छ अब हाम्रो चाहिँ र उयेसमा के भन्छ यो दसैँको सिजनमा अब हाम्रो पूजा खेपासोङहरू गर्छ यसरी अब घरको कुलदेवताहरू मरेर जानुभएको गा गइसकेको मान्छेहरूको सबैको नाममा अब यस्तो यस्तो आफ्नो आफ्नो उयो भागहरू अब

पर्वको बेलामा भाग चढाउने एउटा यस्तो यस्तो उयो छ हामी त्यस्तो गर्छौँ अनि लामा चाहिन्छ लामा अब अब बिहामा पनि बिहा गर्दाखेरि पनि हामी लाभसङ्खरको के के गर्नुको लागि यताउता पहिला त लामै चाहिन्छ त्यहाँदेखि ताम्बा बाजेहरू चाहियो ताम्बा डम्फू हेर्नेहरू मेमेहरू चाहिन्छ त्यहाँदेखि हाम्रो तामाङ उयेसबाट तामाङको अब रीतिरिवाज परम्पराअनुसार पाठपूजाहरू गरेर एउटा के भन्छ यो चारदाम गर्ने त्यो पनि एउटा पूजा है हो चारदाम पनि त्योहरू गरिन्छ र मान्छे हाम्रो तामाङमा चाहिँ जन्मदेखि लिएर गएको मृत्युसम्म हाम्रो हाम्रो चाहिँ अब लामा बोन्बोहरू चाहिँ चाहिन्छ अब जस्तै अब घेवापातहरू गर्नुको लागि जन्मिँदाखेरि यो के भन्छ न्वारनहरू गर्नुको लागि त्यस्तो छ